अहिलेको नानीहरू चाहिँ खुल्ला समयमा एकछिन् बाहिर घुम्ने गर्छन् गोली खेल्छन् हाँसखेल खेल्छन् र अहिलेको नानीहरू एकछिन् के के मस्ती गर्छन् हाँस्छन् बोल्छन् तर बेसीजस्तो चाहिँ फोनमा गेम खेल्छन् उनीहरू फोनमा गेम खेल्नु खुब मनपराउँछन् फोनमा फोनमा फोनमा यिनीहरू सबै कुरो हेर्ने गर्छन् र गेमहरू पुरै खेल्न मनपराउँछन्